मलाई मन पर्ने एउटा पुस्तकको उदाहरण वा कविताको एउटा सानो पङ्क्त्ति छ ढुङ्गाको काफ फोरेर पनि उम्रन्छ पिपल सृजना शक्ति संसारमा कहिले हुँदैन विफल सायद यो कविता मलाई लाग्छ माधव प्रसाद घिमिरेको हुन सक्छ र यो यो कवितालाई चाहिँ म जीवनसँग एकदम सम्बन्धित पाउँछु क्या मैले जब नानीहरूलाई पढाउँथेँ तब पनि नानीहरूलाई पनि म यो कुरा भन्ने गर्थेँ अनि नानीहरूलाई पनि म यही कुरा यो कविताको पङ् पङ्क्त्ति लेखेर उनीहरूलाई म सिकाउने गर्थेँ बुझाउने गर्थेँ र त्यो ढुङ्गाको एकदम गहिरो कुरा बताएको छ क्या ढुङ्गा कति चाम्रो हुन्छ होइन तर सृजना शक्ति भने ढुङ्गा भन्दा चाहिँ हाम्रो यदि व्यक्तिले सृजना गर्नु चाहन्छ सृजना शक्ति उसमा छ भने उसले जस्तै कठिन परिस्थिति ढुङ्गा जस्तो कठिन चाम्रो कुरालाई पनि फोडेर ऊ बाहिर निस्केर सफल बन्न सक्छ बाहिर निस्केर उर्वर हुन सक्छ भन्ने ज्ञान दिएको छ यो कविता र कविता एकदम मलाई यो जीवनसँग सम्बन्धित लाग्छ